हेलो हजुर भन्नुहोस् त हजुर अर्ग्यानिक सब्जीहरू सबै छ त आलु छ कोपी छ भिन्डी छ पोटल अनि अरू सब्जीहरू पनि छ सबै अनि माथिबाट ल्याएको मुन्टाहरू सबै छ दामहरू त अब सब्जी हेरी हेरी तपाईँलाई अब कुन कुन चाहिएको त्यही हिसाबले आलुहरू छ इस्कुसको मुन्टा अब तपाईँले एक बिटाहरू लिनुभयो भने यस्तै पचास रुपियाँ बिटा हुन्छ अनि अलिक धेरै लिनुभयो भने अलिक कम्ती गरिदिन्छु एक बिटामा त हामीलाई पनि पोसाउँदैन अब माथिबाट लिएर आएको गाडी भाडाहरू गरेर अब एक एक बिटा त अब मेरो पनि त पोसाउँदैन एकदम अर्ग्यानिक माथि दार्जिलिङबाट मगाएको एकदम फ्रेस छ एक हप्तासम्म एकदम ताजा बस्छ फ्रिज बिना पनि बस्छ बस्छ एकदम पानी चाहिँ हाल्नुहुँदैन एकदम ताजा बस्छ नचाहिने एकदम ठिकै छ नि त अलि दुई चार बिटा लिनुभयो भने पैँतालिस गरेर दिनु नि भिन्डी छ नि हजुर के तपाईँको दोकान छ कि केको लागि लिनुहुँदैछ हजुर हजुर हजुर ठिकै छ नि अरू जग्गाभन्दा म पाँच पाँच रुपियाँ जति कम्ती गरेरै दिन्छु हजुर हजुर हुन्छ नि आउनु न तपाईँ तपाईँले अब लैजानुहोस् अनि म यहाँबाट होम डेलिभरी पनि पठाइसक्छु कहाँबाट बोल्नुभएको तपाईँ आलु कति जति चाहिएको छ तिस चालिस किलो ठिकै छ नि त सौ रुपियाँ पल्ला चल्दैछ बजारमा त अहिले आउनु न म मिलाइदिन्छु नब्बे गरेर दिन्छु तपाईँलाई धेरै लानुभयो भने हजुर क कहिलेतिर आउनुहुन्छ ए आज ए हुन्छ हुन्छ हवस् हुन्छ धन्यवाद